हजुर

हजुर भन्नुहोस् न गुड मर्निङ सर मेरो ठिकै छ तपाईँको

मेरो त सिलेबसहरू त त्यति साह्रो राम्रो अब कम्प्लिट भएको छैन अहिले नानीहरूले त्यति साह्रो पुरा साह्रो पर्दैछ नानीहरूलाई कि यो कोविडले कोविडको टाइममा स्कुलहरू बन्द भएको कारणले हजुर त्यही त त्यही त मेरो पनि त्यस्तै कति पनि नानीहरूको अब नेटवर्क प्रब्लम भएर हो अन्त कति नानीहरूलाई अब फोनमा अब पढाएको बुझाएकोहरू बुझ्दैन कति प्रब्लम भइरहेको छ अब कति हजुर त्यही त त्यही त हामीले बरू सबै पो यो गरिसक्यो नानीहरूले बिचरा पढ्नु अब पुरा उनीहरूलाई प्रब्लम अब फोनमा बसिरहनु पनि उनीहरू सक्दैन हो अब टाइम नानीहरूको मेरो त अब भर्खर छ सातवटा जस्तो पुग्यो सिलेबस अब डल्लै छ नि अझै हजुर नानीहरूले कति इङ्लिसमा कति साह्रो पर्छ नि बुझ्दैन हो कति कुराहरूको पढाउँदा बुझ्दैन छेउमा भएको जस्तै हुँदैन कति नानीहरूले बुझ्छ तर कतिले त बुझ्दैन छेउमा पढाएको जस्तो हो तपाईँको त म्याच है सब्जेक्ट हजुर हजुर त्यही त मेरो पनि त त्यस्तै भइरहेको छ त्यही त मेरो पनि त त्यस्तो इङ्लिस पनि इम्पोर्टेन्ट सब्जेक्ट हो नानीहरूको लागि हो अन्त कतिवटा मिनिङहरू बुझ्दैन अब छेउमा भनेको जस्तो बुझ्दैन हो अब उनीहरू अर्को क्लासमा जाँदा साह्रो पर्छ नि

हजुर हजुर हजुर हुन्छ हुन्छ सर म पनि क्लासहरू हुनु आँट्यो हुन्छ सर हुन्छ तपाईँलाई पनि